कालिम्पोङको कालिम्पोङको डेलो डेलो दुर्पिन डेलो दुर्पिन अरू कता कता लाभाहरू जाँदा पनि हुन्छ लाभा अलगढा पेदोङहरूमा पनि छ टुरिस्ट स्पट्सहरू हो तपाईँलाई चाहिँ कहाँ जानु छ खासमा चाहिँ ए हजुर मेन टाउनदेखि रिजर्भ जानुपऱ्यो भने मेन टाउनदेखि फाइभ हन्ड्रेड अँ फाइभ हन्ड्रेडमा अप जानुहुन्छ अँ लाभा चाहिँ अलिक टाढो पर्छ लाभा चाहिँ यहाँदेखि फाइभ थाउजन्डहरू लाग्छ लाभा टाढो हजुर हजुर हुन्छ